अब त्यस्तो विचारहरू त आउँछ है अब यहाँको आमदामी कम्ती खर्च बेसी अब बाहिरतिरै गएर है बरू कही कमाई अलिक बेसी हुन्छ होला बाहिरतिर जाउँ कि जस्तो पनि लाग्छ तर अब फेरि सम्झिन्छु अब केटाकेटी है अब सानसानै छ अब इनीहरूलाई छोडेर कसरी जानु अब भोलिको दिनमा भरे उनीहरू अब आमा नहुँदा एउटा घरमा आमा नहुदाँखेरि अब कस्तो लाग्छ है अब हामी यत्रो यत्रो भइसक्यो हामीलाई आमा नहुँदा कस्तो लाग्छ अनि अब आमाहरू नहुँदाखेरि भरे भोलि गएर गलत बाटोतिर पो लाग्ने हो कि एउटा यसो गाइड गर्ने मान्छे नहुने हो कि जस्तो लाग्छ अनि त्यही भएर चाहिँ अब म चाहिँ बाहिर जानु पनि मन लाग्दैन अबो सम्झिन्छु र न छोराछोरीलाई सम्झेर अनि सम्झिन्छु कि अब अहिले त यस्तै छ दुःख त अब यस्तै दुःखै गर्दै जीवि जीविका चलाउँदै जाँदा कत कहिले अब पछि गएर कतै सुख पो भइहाल्छ कि कतै राम्रो भइहाल्छ कि भन्ने जस्तो चाहिँ लाग्छ अब त छोराछोरीहरू पनि बढ्दैछ अब उनीहरू बढिसकेपछि त सुख त होला नि त हौ एक पल न एकपल त यसो दाहिने कोल्टे फेर्ला भन्ने चाहिँ लाग्छ है अब अहिले त अब बाहिर जानु त सकिन्छ अब कमाउनु पनि सकिन्छ होला यहाँकै जत्तिको खट्यो भने त यहाँको भन्दा त अलिकती बेसी नै वहाँ कमाई हुन्छ होला तर अब के हुन्छ अब बाहिर गएर अब है परदेशको ठाउँमा न साखा न सन्तान न न चिनेको न जानेको ठाँउमा गएर अब फेरि है नानीहरू घरमा छोडेर त अब जिउ पो वहाँ होला मन त घरमै होला फेरि अर्काको ठाउँमा अब न भाषा जानिन्छ न त भेष नै अनि अब नानीहरू फेरि यहाँ उनीहरू है एउटा अब गाइड गर्ने मान्छे पनि हुँदैन अब नानीहरूको मन पनि आमासँगै जाला आमाको मन नानीहरूसँगै रहला त अब शरीर वहाँ मन यहाँ भएर कसरी काम हुन्छ होला र त्यस्तो लाग्छ अब कमाई त हुन्छ होला अन्त अब तर पनि अब नानीहरूको मुख हेरेर नानीहरूको मायाले नै बाँध्दो रहेछ एउटा आमा मान्छेलाई अनि अब नानीहरू बढ्दैछ अब पछिको दिनमा त कसो आमाको दु ख नबुझ्ला र नानीहरूले नानीहरू बढेपछि त अलिकति भए पनि सुखै हुन्छ होला नानीहरूको पनि अब भाग्यमा लेखेर ल्याएको छ भने केही काम त गर्ला केही इलिम गर्ला आमाको दु ख त बुझ्ला नानीहरूले पछि गएर भन्ने चाहिँ मलाई लाग्छ त्यही भएर म अब अहिले चाहिँ कतै मन नडुलाइकन यही आफ्नै ठाउँमा आफ्नै गाउँ घरमा बसेर आफ्नै ठाउँमा पसिना बगाउँदैछु अब देख्ला हेर्ला पछि नानीहरूले भगवान्ले पनि कसो नहेर्ला यो एउटा अभागी आमालाई